गाउँ घरमा होइन दोकान खोलेको थियो अब दोकान अब मैले दोकानमा चाहिँ अब धेरै धेरै सामानहरू होइन दोकानमा प्रायः पाइहाल्ने राम्रो चल्थ्यो होइन त्यो साइडमा क्यारमबोर्ड पनि राखेको थियो क्यारमबोर्डको लागि एउटा मान्छेहरू सामान पनि किन्ने खेल्नु पनि आउँथ्यो होइन त्यसैले दोकान राम्रो चल्थ्यो दोकान धेरै राम्रै चल्यो दोकान